मैले नि एमाजनबाट एउटा कटनको साडी मगाएको थिएँ कस्तो मन परेर साडी चाहिँ म कोही कोही बेला मात्रै लगाउँछु अनि कटनको पर्पल कलरको साडी पुरा मनपरेर मगाएको थिएँ दाम त हुन त सात सौ रुपियाँ मात्रै परेको थियो तर ल जब घरमा आयो त्यसको कलर पनि डिफरेन्ट थियो अनि धेरै पतला रहेछ लगाउँदा पनि मलाई एकदमै मनपरेन अनि साडी पनि अलिकति छोटो पनि रहेछ अन्त त्यसको चोलो पनि एकदम टाइट भयो मलाई हो अन्त मलाई एकदमै मनपरेन मलाई कोही कोही बेला पुरा साडी लगाउन मनपर्छ र मगाएको थिएँ तर यो साडी चाहिँ एकदमै राम्रो छैन क्वालिटी पनि राम्रो छैन कलर पनि राम्रो आएन अन्त एकदमै पतला भयो पतला रहेछ साडी अन्त मलाई एकदमै मनपरेन यो एमाजनको प्रडक्टहरूमा मलाई सबैभन्दा मन नपरेको सा प्रडक्ट चाहिँ मेरो लागि चाहिँ यही साडी नै हो